हेलो रक्सबेरी हो ए हजुर मलाई अर्डर गर्नु थियो कि क्या हो त म तपाईँको सधैँकै कस्टमर ए हजुर होइन होइन त्यो पुरानै चाहिँ होइन कि होइन नयाँ अर्डर गरौँ भनेर नि हजुर मलाई भेज पिज्जा हालिदिनु होस् हो केही नयाँ चिज केही आएको छ भने त्यो पनि थपिदिनु होस् न हजुर भेजमै अनि कोल्डड्रिङ्कस्हरू पनि हालिदिनु होस् ल त्यसमा

ए हुन्छ ए पेमेन्ट पेमेन्ट म तपाईँलाई फोनबाटै गरिदिन्छु नि है हुन्छ अलिक टाइम चाहिँ अलिक छि छिट्टै ल्याइदिनु होस् ल हजुर तिन बजीभन्दा अगाडि साढे दुईतिर हालिदिनु होस् न हजुर एड्रेस चाहिँ यहाँ कुमुदिनी स्कुलको तल्लोपट्टि लेप्चा होस्टेलमा हजुर हुन्छ थ्याङ्क्यु